अब हामीलाई नयाँ कुरा पहिलोपटक पकाउनुपर्दा त प्रायः प्रायः अहिले त युट्युबकै जमाना छ है युट्युबमा सबै जे सर्च गरे पनि आइहाल्छ अब तपाईँले मैले पिज्जा बनाउनु चाहन्छु भन्यो भने पिज्जा कस्तो प्रकारले बनाइन्छ र के के सामग्री चाहिन्छ त्यसको लागि त्यो पहिला हामीले जुटाउनु पऱ्यो है पहिलोपटक पकाउनुभन्दा पहिला नै हामीले त्यो युट्युब च्यानल खोलेर हेरेर चाहिँ सबै थोक अब जुटाउँछौँ हामी समानहरू अनि चाहिँ हामी त्यसको लागि चाहिँ रेडी गरेर हामी पकाउन थाल्छौँ